यहाँ दार्जिलिङमा कुनै परम्परागत खेल खेलहरू छन् जुन पर्यटकहरूले जान्न चाहान्छन् भन्दामा चाहिँ खेलकुदहरू त म भन्दिनँ तर पनि अब यहाँ पर्यटकहरूले के चाहिँ उनीहरूले इन्जोई गर्छ भन्दामा चाहिँ अब हाम्रो दार्जिलिङ धेरै नै सुन्दर सुन्दरता नेचर राम्रो छ होइन त्यसले गर्दा चाहिँ यहाँ क्याम्पिङ ट्रेकिङ प्याराग्लाइडिङ राफटिङहरू गर्ने चाहिँ गर्छ रहेछ पर्यटकहरू धेरै नै आएर अन्त अब यहाँ बेसी पर्यटकहरू चाहिँ सन्दकपुरहरू जाने गर्छ उनीहरूलाई अब हाई अल्टिट्युड राम्रो जग्गाहरू देख्न पाइन्छ र कुनै यहाँ कुनै खेलकुदहरूको कार्यक्रम के हुन्छ बेसी माध्यममा भन्दा चाहिँ यहाँनिर अहिलेको नानीहरू चाहिँ धेरै नै फुटबलमा बेसी इन्ट्रेस्टेड हुन्छ र यहाँ धेरै सानो सानो खेल मैदानहरू पनि छ त्यहाँनिर चाहिँ अब मान्छेहरूले नानीहरूको लागि अब मजाको लागि उनीहरूको अब इन्ट्रेस्टेड गेमले गेम हुने हुनाले गर्दा चाहिँ अब अर्गनाइजहरू पनि गरिदिन्छ अन्त नानीहरू त्यसमै अब सानो सानो नानीहरू अब ठुलै मान्छे पनि उनीहरू फुटबलहरूले त्यो गेमहरू चाहिँ पुरै कार्यक्रमहरू चाहिँ राखिदिन्छ त्यो नानीहरूको लागि सबैको लागि चाहिँ त्यही भएर अझै नानीहरू अब राम्रो भएर जावोस् फ्युचरमा भनेर चाहिँ अब